अहिले हामीलाई बिजुली एकदमै इम्पोर्टेन्ट छ जीवनमा किनभने बिजुली छैन भने मान्छेहरू केही गर्नु पनि सक्दैन आफ्टर कोविड मान्छेहरू पुरा अब वर्क फ्रम होम गर्छ त्यो पनि सबै इलेक्ट्रिक अब इलेक्ट्रिकमा चार्ज नगरिकन त्यो ल्यापटपै चार्जै हुँदैन अनि कामै गर्नुसक्दैन होइन त्यो मात्रै होइन अब प्रत्येक घरमा मा गाई बाख्रा कुखुराहरू हुन्छ होइन उनीहरूले कुखुरा पाल्दाखेरि बल्बहरू लाउँछ त्यो पनि इलेक्ट्रिसिटीबाटै लगाउँछ होइन इलेक्ट्रिसिटी छैन भने साह्रो पर्छ अनि त्यही भएर इलेक्ट्रिसिटी इज मस्ट इमेपोर्टेन्ट अन्त ब्रोयलरमा लगाउँछ त्यहाँदेखि कुखुरालाई त्यो चाहिँ किन लगाएको भनेदेखि तातो बाँड्नुको लागि लगाउँछ अन्त जे होस् अब मान्छेहरू फोन फोन युज गर्छ डिपेन्ड गर्छ अब इलेक्ट्रिसिटी नै छैन भने फोन कसरी चलाउँछ होइन त्यही भएर मान्छेले अब मान्छेको जीवनमा इलेक्ट्रिसिटी बिजुली भन्ने चाहिँ पुरै इम्पोर्टेन्ट छ जे कुरो गर्दा पनि इलेक्ट्रिसिटी चाहिन्छ नुहाउँदाखेरि पनि अब इलेक्ट्रिसिटीमै पानी तताउँछ त्यहाँदेखि त्यो गर्छ टिभीहरू सबै इलेक्ट्रिसिटीले नै खानाहरू पनि इलेक्ट्रिसिटीले पकाउँछ अन्त आजकल ग्यासको दाम महँगो भएर होइन इलेक्ट्रिसिटीमा अब पकाउने गर्छ इलेक्ट्रिक केटल इलेक्ट्रिक कुकर कराईहरू निस्केको छ खानाहरू पकाउने त्यस्तो आएको छ त्यही भएर जीवनमा बिजुली चाहिँ एकदमै इम्पोर्टेन्ट छ